ड्राइभर दाजु ट्राफिक त अहिलेदेखिको होइन मलाई अलिकति हतार थियो तपाईँले यसो सर्टकटहरू जान्नु भएको भए त यसो पुऱ्याइ दिनुहोस् न यहाँ अघि अम्बटेमा पनि आउँदा यहीँ ट्राफिक भेटेको अहिले बल्लाबल्ला अलिकति क्लियर भएर कर्सियङ आइपुगेको यहाँ पनि ट्राफिक नै रहेछ मलाई त हतार भयो नि हौ अलिकति छिटो पुग्नु पर्थ्यो तपाईँ त अब तपाईँ त यतैको हो तपाईँलाई त थाह छ कर्सियङमा यस्तो ट्राफिकहरू भइरहन्छ अनि यसो सर्टकटहरू थाह हुनु पर्ने त हौ अलिअलि खोल्यो भने चाहिँ यसो हामीलाई छिटो पुऱ्याइदिने प्रयास गरिदिनुहोस् न यसो घुमाएर बाटोहरू सान सानो धेरै हुनुपर्ने अलिक हतार छ हामीलाई ट्रेफिकहरू बाट निकाल्नुहोस् न हौ अलिकति